अहिलेको युगमा नारीहरूलाई जिउनु निकै साह्रो परे तापनि साह्रो परे तापनि कतिवटा कार्यमा उहाँहरू अगाडि बढिरहनु भएको छ हुनु त अब एकजना घरमा एकजाना हुनुहुन्छ नारी उहाँ बिहान ड्युटी पनि जानु पऱ्यो नानीहरूलाई पनि तयारी पार्नु पऱ्यो खुवाउनु पनि पऱ्यो आफू पनि जानु पऱ्यो त्यसोगर्दा उहाँहरूलाई भ्याइनभ्याइ कामहरू भएको हुन्छ त्यस्तै अरू कतिवटा उत्पीडन पनि भइरहेको छ हाम्रो समाजमा त्यसलाई पनि सहेर त्यस कुरा पनि सामना गरेर उहाँहरू अगाडि बढिरहनु भएको अहिले अब छोरा छोरीलाई पढाउनु छोरीहरूलाई विशेष पढ्नु दिँदैन थिए घरका मान्छेले अगाडि बढ्छ केही हुन्छ नराम्रो काम सिक्छ भनेर तर अहिले त्यो सब छैन र पनि अहिलेको जमनामा हाम्रो दिदी बहिनी नारीहरू सशक्त छन् अगाडि बढिरहेका छन् कुनै कार्यमा उनीहरू अगाडि नै देखिन्छ सबै कुरामा उहाँहरूलाई पनि उहाँहरूको त्यो योगदान त्यसै खेर जाने छैन